हेलो मिसोबाट बोलेको हो ए सुन्नु नि अस्ति मैले साडी अर्डर गरेको थिएँ यस्तो नराम्रो आएछ नि जो प्रोजेक्ट देखाएको त्यो जो देखाएको त्यो त एकदमै आएको छैन त कस्तो कपडा पनि खस खस छ हो लगाउँदा पनि यस्तो फुलिन्छ अरू ब्लाउजको पिसै रहेन रहेछ देखाएको छ त्यसमा त ब्लाउजको पिस त्यो पनि छैन हो हेर्दा पनि यति नराम्रो त्यहाँ त कलरहरू यस्तो मिठो देखाएको थियो ब्लु थियो हेर्दा राम्रो यहाँ त ब्लु पनि कस्तो खाले ब्लु आएको छ नि हेर्नु मन नलाग्ने एकदमै अरू मलाई नि त्यो साडी नै मन परेको छैन लगाएर हिँड्ने नि छाताको जस्तो हुन्छ कडङ कडङ खाले त्यो क्वालेटी पनि एकदमै नराम्रो परेछ हो त्यसको लागि पैसा पनि रिटर्न पनि पाएको छुइनँ हो मैले रिटर्न गर्नलाई मैले पुरा खोजेँ दुई तिन खेप मैले यो गरेँ आएन अब आउँछु मेम अब आउँछु भन्दा भन्दा यत्रो दिन भयो आएन त्यसै मैले फ्याँकिराखेको छु त्यो लुगा न लगाउन सक्छु न कसैलाई दिन सक्छु राखेको राखै छ हेर्दा पनि कचाक कुचुक खाले छ के हो यसो छाम्दा पनि खस खस खस गर्छ मलाई त मनै परेको छैन एकदमै नराम्रो रहेछ है मिसो कि चाहिँ मलाई चाहिँ मन परेन हुन्छ